हेलो अनुराग गुड मर्निङ के गर्दैछौ ए अनि कराटे क्लासहरू आउँदैनौ किन क्यारलेस गरेको टुर्नामेन्ट छ होइन अनि प्रेक्टिसहरू गर्दैछ घरमा उम् प्रेक्टिसहरू गर टुर्नामेन्ट छ हेर अब तिमी खल्छौ होइन टुर्नामेन्ट

अब अर्को महिना अर्को महिना पाँच पाँच तारिक छ हाम्रो अँ पाँच छ सातसम्म छ हो यो यो यो डिस्ट्रिक्ट लेभल अब तिमीले यो जित्यौ भने चाहिँ अब स्टेट लेभलको लागि क्वालिफाई हुन्छौ जोइन गर्नको लागि टू थाउजन्ड छ हो

त्यो गरेर अब पच्चिस सौ जस्तो पच्चिस सौ हजुर मिनिमम पच्चिस सौ चाहिँ बोकिराख न अँ अँ कालिम्पुङमा त्यहाँ हुन्छ हो अब यहाँदेखि अब टाढै पर्छ होइन यसो अब एकाडमी त हुँदैछ नि तिमी आएको छैनौ अँ अब तिमी एब्सेन्ट बस्दैछौ हो ए आउ न तिमी प्रेक्टिस गर अब टुर्नामेन्ट छ कि कि बिमार छ कि के छ ए अँ उम् ल ल अँ अँ ल ल अँ आउ न नयाँ नयाँ सिक्दा भयो प्रेक्टिस गर्नुपर्छ ल ल ल